र हामी नेपालीभाषी है मानिसहरूले आफ्नो सांस्कृतिक परम्परालाई जगेडा गर्नका लागि हामीले जस्तै अब नेपाली आदिकवि भानुभक्त आचार्यको एउटा जन्मजयन्तीमा हामीले भानुभक्तको रामायण पाठ नेपालीमा एकदम वाचन गरेर है हामी पालन गर्छौँ र अब जस्तै हामीले चाडबाड जस्तै अब दसैँ तिहारतिर पनि हामीले हाम्रो हरेक ठाउँहरूमा हाम्रो सांस्कृतिक परम्पराहरूलाई पालन गर्दै अब एकाअर्कामा आदान प्रदान नेपाली भाषामा गीत सङ्गीतहरू गाएर है अब नेपाली गीतहरूलाई नै सांस्कृतिक कार्यक्रमहरू गरेर हामीले हाम्रो भाषालाई सम्मान सँगसँगै यसलाई भाषाको प्रयोग पनि गरेर आइरहेका छौँ